अस्पताल र स्वास्थ्य भन्ने कुरा पनि एउटा बिजिनेसै भएर गएको छ किनभने गरिबले राम्रो सुविदा पाउन सक्दैन किनभने मान्छेले अस्पतालमा गर्ने मान्छेहरू अलरेडी काम गर्ने भएर धनी धनी हुन्छ गरीबको सेवा त्यति राम्ररी गर्छ जस्तो लाग्दैन धनी धनीलाई क्याबिनमा लगी लगी गरिबहरूलाई एक ठाउँ सबै पैसा खाएर हस्पिटलहरू राम्रो बनाउँदैन धनी धनीहरू मात्रै त एम्स कता कता जान्छ गरिब गरिबहरू खोइ एम्स गाउँको हस्पिटलमा डिस्ट्रिक्ट हस्पिटलमा मर्छ जहाँ चाहिँ एउटा सुविदाहरू राम्ररी उपलब्द हुँदैन यो चाहिँ मान्सिकताको कारणले गर्दाखेरि पनि हो जसको हाम्रो के के भन्छ यो भ्रष्टचारी मान्सिकताले गर्दाखेरि नै स्वास्थ्य सुविधा राम्रो भएको छैन अन्त अर्को मान्सिकता चाहिँ यी ग गरिबहर्लाई नराम्रो सेवा धनीहरूलाई राम्रो सेवा भन्ने मान्सिकता जुन चाहिँ चाहिँ यी सेवाकर्मीहरूले पनि गर्छ त्यसमा पनि फेरबदल आउनु पर्छ जस्तो लाग्छ र र कोविडको महामारीमा मेरो अनुभव कस्तो रह्यो भन्दाखेरि दुइटा रह्यो राम्रो र नराम्रो राम्रो कसरी रह्यो भन्दाखेरि मैले घर परिवारसँग बस्न पाएँ ए मैले आफ्नो वरिपरि कति जमिन रहेछ त्यो जमिनमा मेले के के रोप्नु पर्दो रहेछ र त्यो जमिनबाट मैले कसरी पैसा कमाउनु सक्छु भन्ने मलाई ज्ञानहरू पाएँ मैले र नराम्रो कुरा चाहिँ के भन्दाखेरि दुनियाँमा कतिजना मान्छेहरू मऱ्यो अन्तखेरि कति कुरा हामीले अरू पनि अलग पनि गर्नु सक्थ्यौँ होला त्यो समय बर्बाद भयो के गर्नु अब भइहाल्यो अन्तखेरि यस्तै हो र अर्को कुरा हाम्रो क्षेत्रमा स्वास्थ्य सेवा प्राप्त गर्ने गर्नको लागि के सुधार गर्नु पर्छ भन्दाखेरि चाहिँ मानसिकताकै फेरबदल हुनुपर्छ जति पनि भ्रष्टचारी मान्सिकता हट्यो र ध धनी गरिबलाई भिन्न भिन्दै ट्रिटमेन्ट गर्ने मान्सिकता हट्यो भने धेरै कुरा ठाउँमा आइहाल्छ र दार्जिलिङमा भएको जुन चाहिँ हस अस्पतालहरूमा छ त्यसमा कति सुविदाहरू आउँदैछ छ तर अब त्यसलाई नै रामरी मेनटेन गरेर चलाउनु पऱ्यो अब हामी बिमारीहरूले पनि त्यसलाई सही तरिकाले चलाउनु पऱ्यो र जनताले पनि केही भएको छ भने आवाज उठाउनु सक्नु पऱ्यो यस्तो कुराहरूको फेरबदलहरू आए यी स्वास्थ्य सेवा राम्रो हुनेछ गाउँमा राम्रो भए देशमै नै राम्रो हुनेछ धन्यवाद